यहाँनिर अहिले गाडी अब म कतै जानु पर्छ उँभो बजारतिर जानु पर्छ त्यो भएर चाहिँ म निस्किन्छु गाडी पाउँदैन रिजर्भ हो भने पाउँछ गाडी पाउँदैन त्यो रिजर्भ हो भने पाउँछ भोक लाग्छ खाना पनि अब जहीँ तहीँ पाउँदैन अन्त त्यो खाना पनि अब आलु मिमीहरू म खाँदिनँ त्यो त्यो भएर त्यो खाना खान्छु म सादा खाना खान्छु त्यो भएर जहीँ तहीँ पाउँदैन मलाई त्यत्ति दुःख लाग्छ पुरा खोज्नु पर्छ हिँड्नु पर्छ टाडो निक्कै पर पुगेर खाना खानु पर्छ त्यही हो नि अब अहिले त मेरो दुःख त्यत्ति नै लाग्छ मलाई भनेको बेलामा हिँड्नु पनि पाउँदिनँ त्यही हुन्छ त्यस्तै हो